हाम्रो नेपाली समुदायमा निधारमा टिका लौ निधारमा टिका लाउनुको के उद्देश्य छ भने हामीले निधारमा टिका आफ्नु आफूभन्दा ठुलो आफ्नो बाबु आमा आफ्नो बाजे बराजुकोबाट आशीर्बाद थाप्नको लागि हामीले निधारमा टिका लगाउने गर्छौँ र अब जनैको बारेमा भन्नु हो भने जनै कहिले लाउँछ भने जनै त्यसबेला त्यसबेला लगाउँच लगाउँछौ जब हामी पुरा ज्ञान लिनु सकेको जस्तो कि वेदको ज्ञान होस् शिक्षा होस् शिक्षा लिइसकेपश्चातै हामीलाई जनै लगाइदिने गर्छ त्यस अनि त्यो जनै लगाएको पश्चातै हामीलाई अब आफ्नो कुलमा नयाँ नाम दिएर आफ्नो कुलमा चाहिँ हालिने गर्छ जनैको चाहिँ उद्देश्य त्यो छ अनि आफ्नो यो ब्रतको बारेमा भन्नु हो भने ब्रत हामीले आफूले आराध्या मानेको भगवान्लाई खुसी पार्नु हो त्यसको लागि ब्रत बस्छौँ तर अब ब्रत बस्नुको यो पूजाआजामा मात्रै नभएर हाम्रो शारीरिक स्वास्थ्यको निम्ति पनि धेरै लाभदायक छ भनेर यी परम्पराहरूको महत्त्व छन्